हेलो औ औ कस्तो छ हौ ए सुन न यहाँ मेरो कुरा सुन न म पनि राम्रै छु सुन न अहिले अलिपुरमा नेपाली रेस्टुरेन्ट खोलेको छ कि राई केफे भन्ने हौ त्यहाँ जाऊँ न हामीहरू मिलेर लाइक अब समर पनि चलिरहेको छ होइन समर भ्याकेसन छुट्टी पनि छ जाऊँ न सबैजना मिलेर ल त्यही त सुन न को को जाने दस बाह्रजनाहरू भयो भने त कस्तो दामी हुन्छ नि है अन्त दियाहरूलाई पनि भन्नुपर्छ कि तर के भन्छस् सुन न त्यो कोमललाई त्यो कोमलहरूलाई त नभनौँ न ल उनीहरूले बिल तिर्नु खोज्दैन नि बात पनि मिल्दैन अँ त्यही त अन्त लाइक उनीहरूले बिल तिर्ने बेलामा चाहिँ कहाँ जान्छ जान्छ हो लास्टमा एक दिन म परेँछु नि त हो अनि त्यही भएर नै लाइक अब सबैजना साथी गयो भने त सबैजना साथीले मिलेर दिनुपर्छ नि त होइन त्यही अन्त ओ डोल के लगाएको तैँले हामीहरू लुगा उयो टिसर्ट हेमानको टिसर्ट लगाएर जाऊँ न ल ए राई हामी राई के राई केफे जाँदैछौँ राई ड्रेस लगाऊँ न बरू अँ ल राई ड्रेस लगाऊँ र सबैजनालाई भन्नुपर्छ नि ल ग्रुप बनाएर हो कहिले जाने पर्सितिर जा गइहालौँ ल भोलितिर

त्यहीँ अलिपुरमा राई केफे जाऊँ होइन अन्त अहिले त्यहाँ लाइक अहिले त्यहाँ यतापट्टि स्टोर पनि छ कि त्यहाँ पनि मलबाट नि लुगाहरू पनि किन्नुपर्छ नि त हो अन्त

स्विमिङ गर्नेहरू छ त पुल छ त्यहाँ नयाँ अहिले खोलेको छ कि हौ त्यहाँ अहिले राम्रो छ त त्यहाँ पनि अन्त के भन्छ अरे सुन न हो के खाने हामीहरू गएर ढेँडोहरू खानुपर्छ होला नि भन त सेलरोटी कि मासु आलुदम गुन्द्रुक किनेमा ल त्यस्तोहरू खानुपर्छ नि ए सबैजनाले खानुपर्छ गुन्द्रुकको अचारहरू ल अन्त के भन्छ सबैजनालाई भन्नुपर्छ है त्यहाँ अन्त स्विमिङ पनि गर्नुपर्छ नि ल भोलितिर गरौँ न अहिले नै गु ग्रुप बनाउनुपर्छ है एकछिनमा हामी यस्तो कुराहरूले हामी हामी पनि मिलाऊँ न अन्त त्यहाँदेखि साथीहरूलाई भन्नुपर्छ नि नि अँ भेटिहाल्नु पर्छ नि त हो अन्त के भन्छ अन्त साथीहरू पनि सम्झाई हाल्नुपर्छ नि ल अन्त त्यो कोमल कस कस कसलाई कस कसलाई लाने हो तिमी म दिया सारिका सरस्वती स्विटी र यतादेखि कि भन्ने तिनीहरूलाई अन्त कोमललाई नभनौँ न ल कोमल निलमहरूलाई चाहिँ नभनौँ हो कति कति ओ कति कति पैसा लगाउने हो हामीहरू कति दुई दुई हजारले पुग्छ होला त नि सबैजना मिलेर गर्नुपर्छ हो ठिकै छ दुई दुई हजार सबैजना मिलौँ हो अन्त दुई दुई हजार गर्नुपर्छ अनि सबैजना तिर्नुपर्छ नि ठिकै होइन त्यहाँनिरको स्विमिङहरू पुल जाँदा नि ठिकै हुन्छ नि त ठिकै हुन्छ नि ओके साथी ओके ह्याभ ए गुड डे हुन्छ यो टो हुन्